भारतका आधिकारिक भाषाहरू जस्तै प्रथमतः हिन्दी अङ्ग्रेजी बङ्गाली भोजपुरी भयो राजस्थानी तमिल तेलुगु मल्यालम र बङ्ला आसामिज धेरै भाषाहरू छ जसमा कि हाम्रो नेपाली भाषा पनि ए हामीले पाएको छौँ र पन्जाबी भाषा भयो अनि मराठी भाषा भयो उडिया भाषा भयो त्यसै गरेर गुजराती भाषा भयो र थुप्रै भाषाहरू भारतभरिमा बोल्ने गर्ने गरेका छन् ती मध्येमा सम्पूर्ण भारतभरि नै बोलीचालीमा बोल्ने सबैले बोल्नु सक्ने र बुझ्ने चाहिँ भाषा चाहिँ हाम्रो हिन्दी भाषा हो जस्तै अब बङ्गालमा बङ्ला भाषा चल्छ भने अब दिल्ली बम्बई सारा भारतभरि नै बोलीचालीको भाषामा चाहिँ हिन्दी नै बोल्छ र जस्तै अब सरकारी काम काजमा चाहिँ अब इङ्ग्लिस बोल्ने लेख्ने गरिने गरिन्छ अब चिठी चपेटाहरू धेरे धेरै जस्तो इङ् अङ्ग्रेजीमा आउँछ र हाम्रो बोलचाल भाषा चाहिँ सबले बुझ्ने भाषा चाहिँ हिन्दी नै हो त्यस मध्येमा चाहिँ आफ्नो आफ्नो स्टेट जस्तो आफ्नो आफ्नो प्रान्तको जस्तो पन्जाबमा पन्जाबी बोलिन्छ भने गुजरातमा गुजराती बोलिन्छ महाराष्ट्रमा मराठी भाषा बोलिन्छ त्यसरी अब बङ्गालमा बङ्ला भाषा बोलिन्छ उडिसामा उडिया भाषा बोलिन्छ आन्ध्रमा अब के हरे आन्ध्रको भाषा अलगै छ तेलुगु भाषा छ मल्यालम भाषा छ र धेरै भाषाहरू छ जस्तै कर्नाटकमा बोलिने भाषा अलगै छ तर त्यो आफ्नो आफ्नो प्रान्तको भाषा अलगै छ तर मूल रूपमा बोल्नु पर्ने भाषा चाहिँ म सबले जान्ने र बुझ्ने भाषा चाहिँ हिन्दी भएकोले गर्दा हाम्रो हिन्दुस्तान भनेर यसरी चिनिन्छ यस कारणले गर्दा हामी सबै भाषाहरू सबले बोल्नु सक्दैन तर धेर थोर दुई चारवटा आठ दसवटा भाषा सबले बुझ्ने गर्छ बोल्ने पनि गर्छ लेख्ने पनि गर्छ त्यस कारणले गर्दा यो हिन्दुस्तानमा चाहिँ हाम्रो मुख्यतः भाषा हिन्दी नै चल्छ